हेलो हर हेलो हर्कमाया आन्टी हुनुहुन्छ ए अहिले तपाईँ कस्तो हुनुहुन्छ ए उ यो प्रेसरहरू नाप्नु हुँदैछ ए नाप्नुपर्छै हजुर हजुर प्रेसरहरू नाप्नुपर्छ हो तपईँको सु सुगरहरू कस्तो छ ए अनि अहिले फिलहाल अनि खानाहरू चाहिँ कस्तो खानुहुँदैछ ए त्यही त उ यो अब यो प्रेसरहरू चाहिँ तपाँईँले अलिक छिटै गरिकन नापिहाल्नुहोस् है ख नभएदेखिको भोलि पर्सि साह्रो पर्छ हजुर त्यता अब त्यो प्रेसरहरू नाप्नुहोस् सुगरहरू चेक गर्नु त यतै उयसतिर पनि भ भइहाल्छ नि यहाँ आइसिडिएसहरू छ हो त्यतातिर अब उ यो आ आ आउँछ ऊ स्या सेन्टरको मा मान्छेहरू त्यति बेला ऊ यो गर्दाखेरि भइहाल्छ नि त तपाईँलाई त्यो टाढो त्यो हस्पिटलै जानु तपाईँ पर्दैन नि हजुर हजुर हजुर अँ अँ सबै पा पाउँछ ऊ यो हात खुट्टा दुख्ने चाहिँ उयोहरू क्याल्सियमहरू खानुपर्छ हो क्याल्सियमहरू पनि बाँड्छ अब अनि जोरोको दबाईहरू सबै त्यस्तोहरू पाउँछ नि हँ हजुर हजुर आइसिडिएसमै आउँ आउँछ त्यति बेलै उयो प्रेसरहरू पनि नाप्नु हजुर हजुर सुगरहरू पनि चेक गर्नुपर्छ नभदेखि त बुढी मान्छे हो भोलि पर्सि अब अप्ठ्यारो पर्छ हजुर हुन्छ खाना कि खाना पिनाहरू राम्रो खानुहोस् है हुन्छ हुन् हुन्छ आन्टी रा राखेँ ल अहिले